ए तपाईँ त्यहाँको म्यानेजर तपाईँ त्यहाँको म्यानेजर बोल्नु भएको होला नि ए हजुर त्यहाँनिर मलाई त्यो म्युजियमहरू घम्नु थियो कि त्यहाँ कस्तो के छ यसो भनिदिनु सक्नुहुन्छ होला अन्त रुम हजुर रुम पनि चाहिएको छ कि त्यहाँबाट चाहिँ हामी घम्नुहरू जाने म्युजियमहरू कि अन्त त्यहाँबाट के कस्तो हुन्छ अब गाइडहरू भयो गाडीहरू सबै मिलाइदिनु सक्नुहुन्छ होला

ए हजुर हजुर

ए हजुर हजुर ए होटेलको रुम म सन्डे आउँछु नि हजुर अन्त यो पेमेन पेमेन्टहरू चाहिँ कसरी गर्नु पर्छ होला है

ए हजुर हजुर हजुर ए हुन्छ ए हजुर हुन्छ

छैन नि है होटेलमा त्यस्तो असुविधा त केही छैन है ए हजुर हजुर हुन्छ ए हुन्छ लास्टमा चाहिँ पुरा पेमेन्ट गर्नुपर्छ होला नि तपाईँलाई ए हजुर ए हजुर हाम्रो फेमिलीमा चाहिँ छजना आउँदैछ कि हामी हामी हाम्रो फेमलीमा चाहिँ छजना आँउदैछौँ कि हुन्छ नि है सबै कुरो ए हजुर बे ए हुन्छ हुन्छ हुन्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यू